मलाई सबैभन्दा मनपर्ने पुस्तक उपन्यास विधाबाट प्रकाश कोविदको तर कहिले हो र म जति बेला बाह्रै कक्षामा अध्ययनरत थिएँ त्यति बेला मलाई म नेपाली साहित्यमा त्यति भिजेको थिइनँ र जति बेला हामीलाई गुरुआमा ले पढाउनु भयो र आफै पनि पढे र त्यो सुरु सुरुमा नपढ्दा एक किसिमको अल्छिपना आफुमा हुँदो रहेछ र ममा त्यो कुरा थियो साथै मैले त्यो कुरा जब त्यो बोध गरेँ एकदम त्यो पढ्नदेखि मलाई एकदमै विरक्त लागेर आउँथ्यो पछि मैले पढ्दै गए पछि झिँजो मान्दै भए पनि पढ्दै गए पछि ती कुराबाट मैले के ज्ञान पाएँ भन्दा त्यो उपन्यासमा जुन चाहिँ दार्जिलिङ क्षेत्रका मानिसहरू छन् ती मानिसहरूले भोग्नु परेको जुन चाहिँ एउटा समस्या छ जुन चाहिँ चियाबारी क्षेत्रका क्षेत्रमा आधारित त्यो उपन्यास जुन चाहिँ चियाबारी त्यहाँ श्रमिकहरूले भोग्नु परेको समस्या सङ्घर्ष ती कुराहरू मलाई आफ्नै आमाबाबा र गाउँका मानिसहरूले भोगेको जस्तो अनुभव भयो र त्यसैले मलाई त्यो कुरा एकदम सान्दर्भिक लागेर त्यो पुस्तक मलाई धेरै मनपरेको हो र त्यो कुराले ममा के परिवर्तन गऱ्यो भन्दा त्यो जुन त्यो पुस्तकमा वर्णित त्यो घटनाहरू थियो त्यो चाहिँ आफ्नै ठाउँमा भएको जस्तो एक किसिमको बोध भयो र यसरी उपन्यासकारले स समाजमा भएका यस्ता समस्या कष्ट आदि कुराहरू जस्ताको त्यस्तै उतार्दा त्यो पाठकमा एक किसिमको परिवर्तन आउँदा रहेछ एक किसिमको एउटा चेतना पाठकमा उत्पन्न हुँदा रहेछ त्यही नै मेरो निम्ति मेरो निम्ति परिवर्तनको कुरा हो